विशेष गरी मैले अहिलेसम्म लेख्दै आएको विधा भनौँ है कविता हो ज्यादाजस्तो म कविता नै लेख्छु कविताबाहेक मलाई संस्मरण लेख्न पनि मनपर्छ अनि त्योबाहेक मलाई कथा कोही कोही बेला कुनै समयमा लेख्ने गर्छु एक दुईवटा है र अत्याधिक लेख्ने विषय भनेको चाहिँ विधा भनेको चाहिँ कविता नै हो र विषय भन्दा पनि कविता चाहिँ कविताहरू लेख्दै जाँदाखेरि चाहिँ मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि प्रायः जसो हुन त समाजमा हरेक विषयमा कलम चलाएर आएका छन् र विषय यति बिघ्न छ समाजमा है जो विषयमा अहिलेसम्म लेखेर सायद सकिँदैन पनि त्यो लेख भन्ने कुरा तर मलाई चाहिँ लागेको कुरा के छ भन्दाखेरि चाहिँ समाजलाई दिनुपर्ने कुरा र समाजको विषयमा लेख्नुपर्दा अनि मैले लेख्नु पर्ने विषयहरू भन्नु पर्दा चाहिँ अबको लेखहरूमा चाहिँ विशेष गरी समाजलाई चाहिँ एउटा मार्ग निर्देश होस् ताकि त्यो लेखहरूमा बेसी जस्तो एउटा भनौँ न पीडा वेदना मात्र नभएर त्यसमा चाहिँ एउटा समस्या मात्र नभएर समस्याको चाहिँ एउटा समाधान पनि होस् भन्ने चाहिँ मलाई त्यस्तो लाग्छ जसले चाहिँ जुन जसले चाहिँ अनि जुन विषय जुन कविता पढेपश्चात् जुन लेख पढेपश्चात् आउने जो पाठक छ उनीहरूले चाहिँ एउटा नयाँ युग अथवा एउटा नयाँ नौलो कुरोको एउटा उहाँहरूले चाहिँ खोज गर्न सकोस् ताकि उहाँहरूले त्यो कुरा विषयमा चाहिँ नयाँ अनुसन्धान है अनि उहाँहरूको नयाँ नौलो विचारहरू पनि त्यहाँनिर प्रकट हुन सकोस् भन्ने हिसाबले चाहिँ समाजलाई एउटा विशेष गरी मार्ग निर्देश गर्ने खाले लेखहरू चाहिँ हुनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ अनि अर्को कुरो चाहिँ के छ भन्दाखेरि जति पनि यो विषयवस्तु समाजको छ समाजमा विशेष गरी सामाजिक विसङ्गति है यसलाई पनि म एकदमै पक्रेर लेख्न मन लाग्छ सामाजिक विसङ्गतिको कुरा अनि जातीय उन्मुक्तिका कुराहरू अनि जातिलाई बेसीजस्तो चाहिँ के छ भन्दाखेरि गोर्खा जातिको जुन समस्या छ त्यो समस्यालाई समस्याजस्तो प्रकारले समस्या मात्रै नलेखेर त्यो समस्यालाई चाहिँ समाधानको मार्गतर्फ अबको लेखहरूले चाहिँ यो जातिलाई कतातिर चाहिँ लाने त यसको समाधान चाहिँ के हुन्छ त भन्ने एउटा मार्ग निर्देशनात्मक कुरा चाहिँ लेख्नुपर्छ भन्ने चाहिँ मलाई लागेको छ